फुलको बिरुवाहरू चाहिँ अब जाडो महिनामा चाहिँ कलमहरू जवाकुसुमको कलम सार्नु गोदावरीको कलम सार्दा चाहिँ सियाँलमा राख गर्मीमा चाहिँ सियाँलमा राख्छौँ अनि ठन्डा महिनामा चाहिँ घाममा राख्छौँ र साह्रो पर्छ कोही कलमहरू त सर्नु र पनि अब मल माटो मिलाएर हलका गरेर रोप्यो भने राम्रै सर्छ नत्र चाहिँ अब गर्मीमा चाहिँ आपत्ति हुन्छ किनभने घाममा राख्नु भएन सबै सुकिहाल्छ पानी हाल्दा पनि गर्मी पानी हुन्छ त्यसै कारण सुक्ने डर हुन्छ र हामी ठन्डा महिनामै प्राय राम्रो हुन्छ ठन्डामा चाहिँ अब भित्र राखिँदैन घाममा राखिन्छ त्यसै कारण अब सर्छ राम्ररी सर्छ